अब यो हाम्रो लाइफमा चाहिँ अब कसरी चाहिँ अब इफेक्ट परिरहेको छ भन्दाखेरि चाहिँ कसरी इम्प्याक्ट परिरहेको छ भन्दाखेरि चाहिँ यो भाडा महँगो भएकोले गर्दाखेरि चाहिँ जब अब हामी पढ्नु आउँछ यहाँ बाहिर अब जस्तै अब म घर छोडेर पढ्नु आइरहेको छु यहाँ अब त्यत्ति बेला अब हामी यहाँ बाहिर बसेर पढ्नुको लागि हामीले रेन्टहरू बस्नुपर्छ रेन्टहरू बस्नुपर्छ अनि खाना त खानाहरू खानुपर्छ खानाहरूको लागि एकदम महँगो छ यहाँ अनि यो जुन अब यहाँ बाहिर रेन्टहरू छ रेन्टहरू पनि अब चार हजार पाँच हजारहरू भन्छ अब यो शिक्षा क्षेत्रमा यो त इफेक्ट गर्छै गर्छ यो महँगाइले गर्दामा अनि जुन चाहिँ यो अब भाडाहरू पनि एकदम महँगो छ अनि जुन चाहिँ अब हेल्थमा हेऱ्यो भने चाहिँ हेल्थपट्टि हेऱ्यो भने चाहिँ अब जुन चाहिँ अब म मेरो जग्गामा बस्छु म मेरो जग्गामा पेसोकमा छु म पेसोकमा छु भने चाहिँ अब हाम्रो जग्गामा चाहिँ अब हस्पिटलहरू भन्ने चाहिँ नजिक चाहिँ एकदमै छैन कि अब हामी कालिम्पोङ जानुपऱ्यो कालिम्पोङ तिस मिटर त्यहाँ छ तिस किलोमिटर त्यहाँ छ अब माथि दार्जिलिङ गयो भने तिस किलोमिटर लाग्छ अब सिलगढी आयो भने तपाईँको नभनेको पनि पचास साठी किलोमिटर लागिहाल्छ अनि त्यस्तो लाग्दाखेरि अब हाम्रो भाडाहरू चाहिँ एकदम ज्यादा लाग्छ अब एक्सपेन्सेसहरू चाहिँ एकदमै ज्यादा हुन्छ एक्सपेन्सेसहरू चाहिँ किन ज्यादा हुन्छ हुन्छ भन्दाखेरि चाहिँ अब आउनु जानुपऱ्यो त्यसमा अब दवाई पनि किन्नुपऱ्यो त्यसमै चार पाँच हजारहरू गइहाल्छ एकखेप डाक्टर देखाउनु गएको अब हामी त्यस्तोहरू चाहिँ अफोर्डहरू चाहिँ गर्नु सक्दैन त्यही भएर चाहिँ एकदमै हाम्रो लाइफमा चाहिँ इफेक्ट गरिरहेको छ यो चिजले अनि जब अपर्चुनिटिसहरू के भयो के हो भन्दाखेरि चाहिँ अब जब अब हाम्रो इक्जाम्सहरू हुन्छ अब इक्जाम्स त अबो हामी जहाँ छ जुन जन्मथलो छ हो त्यहाँ त हुँदैन अब अलिक बाहिरै निस्किनुपऱ्यो अब त्यहाँ जानुको लागि अब हामीलाई भाडा चाहिन्छ कोही कोही बेला त कतिजनाको त अब फेमिली सिचुवेसन्सहरू पनि राम्रो हुँदैन फेमिली ब्याकग्राउन्ड राम्रो हुँदैन फाइनेन्सियल सिचुवेसन्सहरू राम्रो हुँदैन कतिजना चाहिँ अब त्यही यहीले गर्दामाखेरि चाहिँ कतिजना चाहिँ एक्जाम्सहरू पनि बस्नु पाउँदैन तर अब त्यस्तो हुन्छ अब यही चिज चाहिँ अब हरू चाहिँ हरूले गर्दामाखेरि अब यो पनि ठिकैको एकदम रिजनेबल भयो भने अब हामीले चाहिँ सबै गर्नु सकिन्छ एउटा एउटा अब सर्ट अब इन्कम छ भने पनि एउटा सानो इन्कम छ भने पनि